मलाई चाहिँ यस्तो लाग्छ कि हाम्रो यो दार्जिलिङ क्षेत्रमा चाहिँ हाम्रो गाडी कुदाउने जग्गामा चाहिँ हाम्रो ट्रेनहरू कुद्छ र सिङ्गल बाटो भएको कारणले गर्दा चाहिँ गाडीहरू धेरै जाम हुन्छ ट्रेनले गर्दाखेरि मलाई चाहिँ त्यस त्यही भएर चाहिँ घुइँचो भएको जस्तै लाग्छ ट्रेनहरूले गर्दाखेरि चाहिँ हाम्रो यात्रामा अलिक समस्या भएको जस्तो लाग्छ